मलाई कस्तो ग्यास्ट्रिक भइराखेको थियो कि अन्त मैले के भन्छ आमाले सिकाएर ज्वानो मा नुन हालेर बिहाने उठेर तातो पानीसँग खाएको थिएँ कस्तो सन्चो भयो ज्वानोलाई चाहिँ पिस्नु पर्दो रहेछ अन्तखेरि चाहिँ पिसेर ज्वानो भुटेर पिस्नु पर्दो रहेछ पिसेर चाहिँ यी त्यसलाई तातो पानीमा एक ग्लास तातो पानीमा हालेर फिट्नु पर्दो रहेछ कम्ती नुन पनि हाल्नु पर्दो रहेछ उठ्ने बित्तिकै केही नखाई खानु पर्दो रहेछ कति सन्चो भयो कस्तो राम्रो सस्तो पनि गाउँ घरमै दोकानमा पाइहाल्ने अन्तखेरि त्यसको के कुनै पनि त्यसको जिउलाई नबिगार्ने पनि अति नै राम्रो जति बेला दुखे पनि त्यति बेला खाँदा हुने त्सयले मलाई च्वाट्टै बनायो